मैले साथीहरूकोबाट ग्रिटिङ्गस कार्डसहरू ग्रिटिङ कार्ड पाएको छु होइन मेरो जन्मदिनको उपहारस्वरुप उहाँले राम्रोसँगले कार्ड बनाएर मलाई दिनु भयो मेरो घरको छोरा छोरीले पनि मलाई है यसरी मेरो जन्मदिनमा यसरी राम्रो सुन्दर सुन्दर कार्डहरू बनाएर दिएको छ है अनि मैले पनि उनीहरूलाई यसरी नै कार्ड बनाएर दिएको छु मेरो परिवारलाई पनि अन्त साथी भाइहरूलाई पनि र यसरी अब लिनु दिनु त हुनु पऱ्यो होइन उनीहरूले मलाई दिए पछि मैले दिनु पऱ्यो यस कारण मैले पनि धेरै कुराहरू उनीहरूलाई दिएको छु बनाएर अनि उनीहरूले पनि मलाई दिएको छ अनि मलाई यो हातले बनिएको हातले निर्मित भएको कुरो र अति नै मन पर्छ अनि म यस्तै खोजीमा हिँडिरहन्छु अनि यस्तै बनाएको हातले बनाएको कुछ कुराहरू नै म किन्ने गर्छु विशेष गरेर अनि आफूलाई पनि त्यो हातले बनाएको कुरोहरू मन पर्छ म पनि बनाउँछु अनि अरूले बनाएको मलाई मन पर्छ र म त्यस्तै नै किन्छु